म मेरो मिसेस् मेरो छोरी मेरो घरमा छ अरू साथैमा छेउ छेउमा दिदीहरू पनि छन् भान्जा भान्जीहेरू पनि छन् साथै म पानीको प्लम्बरको काम गर्छु यहाँ मेरो यहाँ साथीभाइहरू काम गर्नु हुन्छन् छेउ छेउमा साथीभाइहरू पनि छन् वरपर हाम्रो काम गर्छौँ टाढा टाढा जान्छौँ त्यहाँ पनि मेरो साथीभाइहरू धेरै नै छौँ गाई चराउँदाका पनि साथीभाइहरू छौँ यहाँ सबै थुप्रै साथीभाइहरू छौँ हाम्रो गाउँ छेउका चाहिँ कोही कोही बेला अब भेट भइरहेको तर टाढाका चाहिँ अलिक टाइम लाग्छ धेरै टाइममा मात्रै भेटघाटहरू हुन्छ नभए हुँदैन भेटघाट भएको टाइममा हाम्रो यसो हाम्रो बातचितहरू चलिरहन्छ